मैले अहिलेसम्म एउटा किताब पढेको जसको नाम हो मुना र मदन र मुनामदन त्यस्तो खाले किताब हो जसले चाहिँ एकदम मेरो मात्रै होइन सम्पूर्ण नेपाली मान्छे पुरा पुरा नेपाली समाजकै विद्यार्थीहरू सबैजना को मन रुवाएको छ र यसमा चाहिँ के हुन्छ भने चाहिँ लक्ष्मीप्रसाद देवकोटाले लेख्नुभएको किताब हो र यसमा चाहिँ एउटा एकदम गरिब परिवारमा यो एकदम उल्लेख्य गरेको छ जसरी एउटा एउटा परिवारमा चाहिँ मुना मदन र एउटा आमा बुढी आमा हुन्छ मदनको आमा र यो तिनजना चाहिँ एकदमै गरिबबाट हुन्छ र त्यहाँबाट मुना चाहिँ अत्यन्तै सुन्दर अब मुनालाई चाहिँ यो किताबमा चाहिँ एकदम जुन जुनसँग तुलना गरेको छ एकदम जुनसँग तुलना गरेको छ जुनको रोसनी जसरी जसरी जुनको रोसनीमा चमक छ त्यसरी नै मुनाको पनि अनुहारमा चमक हुन्छ र त्यही कारणले चाहिँ मुनाको अनुहारलाई चाहिँ एकदम जुनसँग तुलना गरिएको छ र यसमा चाहिँ अब मुना मदनहरू चाहिँ एकदम गरिब परिवारको हुन्छ र उनीहरूलाई चाहिँ आफ्नो अब आफ्नो जिन्दगी चलाउनुको लागि चाहिँ मान्छेलाई पैसा रुपियाँ पनि त्यति नै चाहिन्छ र त्यही भएर चाहिँ मदन अब लासा जानुको लागि चाहिँ र लासा एउटा जग्गाको नाम व्याख्या गरेको छ यो किताबमा र त्यहाँ जानुको लागि चाहिँ एकदम अब मदन र मुना चाहिँ अब छुट्टिनु उनीहरूलाई कर लाग्छ कि किनकि अब पैसा कमाउनु जान्छ र त्यति बेला मदन र मुनाको चाहिँ बिछोड छ त्यसले चाहिँ मेरो मेरो मनलाई चाहिँ एकदम मजाले एकदम एउटा एकदम मेरो मन चाहिँ एकदम मनलाई चाहिँ एकदम रुवाएको छ दुईजनाको बिछोडमा किनकि दुईजना अत्यन्तै एकदोस्रालाई माया गर्ने प्रेमी प्रेमिका हुन्छन् र जब मदन जान्छ लासा पैसा कमाउनु त्यति बेला घरमा बुढी आमा र मुना मात्रै हुन्छ र मुना एकदम बिछोडमा एकदम ऊ तड्पिएको तड्पिएको हुन्छ मदनको मायामा र यसरी जाँदाखेरि मदन जान्छ लासा र फर्किँदाखेरि उसलाई एउटा हैजाको रोग यहाँ व्याख्या गरिएको छ र यो रोग लाग्छ उसलाई र त्यो रोग लाग्दाखेरि चाहिँ सबैजना साथीहरू आफ्नो आफ्नो घर फर्किन्छ र एकजना भोटेले चाहिँ उसलाई हेरचार गरेर राम्रोसँगले जाती ब जाती बनाउने क्रममा ऊ लाग्छ त्यो किनकि मदनलाई हैजा लागेको हुन्छ र त्यति बेला यो उसमा चाहिँ मुनालाई चाहिँ घरमा त्यसरी बिछोडको घुटघुटानमा मात्रै जिएको मुनालाई चाहिँ एकजना अधबैँसे मान्छे आएर चाहिँ मदन मरेको झुठो खबर दिन्छ र यो मरेको झुठो खबर सुनेर चाहिँ एकदम मुटु चुरचुर भएर चाहिँ मुना त्यहीँ आफ्नो अन्तिम सास लिन्छे र यो कुरा सुनेर आमाको पनि अन्तिम सास त्यहीँ नै जान्छ र यही यही कथाले चाहिँ मलाई एकदम बेसी एकदम मलाई भावुक बनाएको छ र यसरी यस्तै किताबहरू पनि थुप्रो थुप्रो नेपली संस्कृतमा लक्ष्मीप्रसाद देवकोटाले लेख्नुभएको किताबहरू छ र थुप्रो थुप्रो अरू पनि छ र त्योमध्येमा चाहिँ मलाई यो एउटा मुनामदनले चाहिँ मेरो मनलाई चाहिँ एकदमै यो कथाले चाहिँ मलाई भावुक बनाएको छ